को बोलेको को बोलेको

कहाँ छौ

बसिरहेको छु कतिखेर पुग्यौ

हेर न अब कस्तो कस्तो हुन्छ कुन कुन हुन्छ कुन चाहिँ हेऱ्यौ तिमीले

ए राम्रो हुन्छ ठिकै हुन्छ साइजहरू कस्तो कस्तो

ए अन्त के भन्छ दामहरू कति रहेछ क्यास दिनु पर्ने ए सेम सेमसङ नै हेर कि हेर्नु हो चाहिँ इन्सटलमेन्टमा हेर न ए फु टिभी चाहिँ नि इन्सटलमेन्टमा ठुलो फ्ल्याट खाले हेर्नु हो वाइफाइ यु ट्युब सबै उयो हुनेमा त्यस्तो हेर न स्मार्ट टिभी हुन्छ नि ए हेरिहेर न घरमा त्यो टिभी बिग्रे बिग्रेकै छ हेरी राख न

ए आमाले अस्तिदेखि भन्नु हुँदै थियो कि किनौँ भनेर अन्त सल्लाह गरौँ सोच्दै थिएँ म त तिमीले भनी हाल्यौ

ए होइन हेरी हेर कि अन्त इन्सटलमेन्टमा किन हो अन्त म पनि सघाउँछु नि किनेर गरौँ न अहिले चाहिँ तिमीले गरी राख कि म तिमीलाई उयो गर्छु नि

ल ल हेर कि हेरेर गर न मलाई ल फोटोहरू पठाइराख

ल